हेलो पिज्जा हट हो हजुर मैले तपाईँकोबाट तपाईँको हटबाट एउटा चिज पिज्जा मगाएको थिएँ है त्यसको साइज मिडियम थियो अनि तपाईँको डिलिभेरी बोईले एकदमै बेउरा राम्रो देखाएन है मलाई एकदमै राम्रो लागेन त्यो देखाएको अनि मलाई पिज्जा पनि राम्रो आएको त थिएन हजुर हजुर नेम नाम त थाह भएन उसको मलाई तर मसित चाहिँ एकदमै राम्रो बेउरा देखाएन है एकदमै राम्रो बेउरा देखाएको थिएन अबदेखि चाहिँ त्यस्तो वार्कर्सहरूलाई चाहिँ म भएकोमा नपठाइ दिनुहोस् होला है हजुर हजुर

हजुर उसले के गऱ्यो भन्दाखेरि नि उसको डिसिप्लिन नै राम्रो थिएन अनुशासन नै राम्रो देखाएन उसले मलाई है बोल्नु बोल्ने व्यवहार पनि राम्रो थिएन हजुर हजुर पिज्जा पनि राम्रो आएको थिएन हजुर हुन्छ हुन्छ